ए सुन्नुहोस् न मलाई नि भेस्टहरू चाहिएको थियो कि हजुर हजुर अन्त तपाईँकोमा देखेको थिएँ मैले अनलाइन अन्त मैले त मेन जान्नु के थियो भने त्यहाँनिर तपाईँकोमा जुन देखेको थिएँ नि मैले त्यो त्यहाँ लाउनुको लागि मात्रै हो कि फर सेलको लागि पनि राख्नुभएको छ कि हजुर हजुर हजुर हजुर दाजु होइन मलाई चाहिँ तिन चार वटा चाहिएको थियो कि जुन चाहिँ तामाङ लेप्चाको चाहिँ मेन मलाई दुईवटाको चाहिएको थियो त्यो मलाई त्यो डान्सको लागि चाहिएको थियो कि हजुर मलाई फिमेलको हजुर हजुर फिमेल फिमेल हजुर हजुर एउटा मेलको चाहिएको थियो लेप्चा ड्रेस चाहिँ हजुर लेप्चा चाहिँ मेल अर्को हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मलाई सेटै चाहिएको सेटै हजुर हजुर मलाई चाहिँ तामाङको चाहिँ तपाईँको मेलको ए फिमेलको चाहिएको छ हो चार पाँच सेट हजुर चार पाँच हजुर हजुर बिना पाङ्देनको हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर डान्सको लागि मात्रै हो हजुर हजुर हजुर ए डल्लै हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मलाई चाहिँ चाहिएको चाहिँ मेनली चाहिँ लेप्चा र तामाङको हो अनि सेर्पाको भए पनि दुई सेटहरू चाहिँ चाहिएको थियो कि हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ त्यो जुन चाहिँ डिसप्लेमा देखाइरहेको छ नि मैले अनलाइन हेर्दा जुन चाहिँ डिसप्लेमा देखे नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ म तपाईँलाई कन्ट्याक गरेर आउँछु नि है म मैले डिसप्लेमा त देखेँ कि तपाईँको सबमै आउँछु नि है ए हुन्छ हुन्छ हुन् हुन्छ थ्याङ्क्यु